मलाई चाहिँ सबैभन्दा अब मनपर्ने है कतिवटा त अब विषय हुन्छ है तर यही मनपर्ने विषयहरूमा चाहिँ एउटा चाहिँ अब यही पनि हो कि अब मलाई समाचार क्षेत्र चाहिँ एकदमै मनपर्छ र मोबाइल यो जुन चाहिँ सोसियल मिडियाको अहिले जमाना रहेको छ अनि रेडियोमा जुन चाहिँ समाचारहरू दिने गरिन्छ रेडियोमा चाहिँ एकदमै अब पक्का समाचार दिने गरिन्छ साँचो समाचार दिने गरिन्छ किनभने हामी रेडियोका एकतामा एकदमै निरन्तर हामी एउटा हामी निरन्तर अब वार्ताकारहरू हौँ है रेडियोको कार्यक्रमहरू गरिरहन्छौँ र रेडियोमा चाहिँ एकदमै अब त्यो नराम्रो समाचार नभएको समाचार चाहिँ छाप्दैन भन्ने चाहिँ एकदमै छैन रेडियोमा चाहिँ एकदमै पक्का साँचो समाचार दिने गरिन्छ अनि समाचारपत्रहरूमा पनि दिइने गरिन्छ समाचारहरू प्रायः प्रायः प्रायः अब यो जुन चाहिँ फङ्कसनल न्युजहरू हुन्छ त्यो चाहिँ अब प्रायः प्रायः नै राम्रै हुन्छ फङ्कसनल न्युज चाहिँ तर कतिपय अब त्यस्तै खालको एकदमै अब कन्ट्रोभर्सी भएको समाचारहरू हुन्छ त्यसमा कतिपय भुलहरू पनि हुन जान्छ है टेक्नोलोजीको भुल पनि हुन्छ त्यसले अब प्राविधिक असुविधाहरू भएको कारण पनि साथै अब यो प्रिन्ट प्रिन्टमा पनि अब कतिपय गडबडीको कारण पनि कोही बेला चाहिँ समाचारहरू सठिक आइन आउँदैन त्यसले गर्दा पनि कोही समाचारहरू त्यस्तै हुन्छ र मोबाइलको जुन चाहिँ जुन चाहिँ सोसियल मिडिया छ सोसियल मिडियामा चाहिँ सबै समाचार एकदमै साँचो हुन्छ सही हुन्छ भन्ने चाहिँ मानिलिइँदैन किनभने सोसियल मिडियामा चाहिँ कति हौ अब आफ्नो यो जुन चाहिँ अब लाइक सेयर कमेन्टहरू हुन्छ अनि आफ्नो पेजलाई बढावा गर्ने एउटा त्यो पनि दिएको हुन्छ र त्यस त्यसको कारण पनि कतिपय पेजको अब जति पनि चलाउ पेज चलाउने पत्रकारहरू हुनुहुन्छ सोसियल मिडियाको जति पनि अब त्यो पत्रकारहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब कति आफ्नो पेज राम्रोसँगले चलाउनुको लागि चाहिँ कतिपय फेज फेक न्युजहरू पनि दिएको हुन्छ जसलाई चाहिँ अब भाइरल पनि भनिन्छ है त्यो भाइरलमा चाहिँ अब कतिपय न्युजहरू त्यो सठिक चाहिँ हुँदैन सही हुँदैन त्यसै कारण चाहिँ एकदमै राम्रो प्रकारले बुझेर मात्र त्यो समाचारलाई ध्यान दिनुपर्ने पनि अब कतिपय बताएको हुन्छ